मैले मालबजारको घडी पसलबाट एउटा घडी लिएको थिएँ त्यो चाहिँ पसलेले चाहिँ मलाई एकदम राम्रो छ कलर राम्रो छ भनेर भन्यो वाटरप्रुफ छ भनेर भन्यो तर ठिक उल्टा त्यसको कलर पनि अहिले पालात पुलुत गएको छ के भनेदेखि पानी पस्दैन भनेर भनेको थियो त्यो पानी पनि पस्दो रहेछ र यो चाहिँ मेरो घडी किन्दाको एकदम नकारात्मक अनुभव थियो